हेलो दाजु कहाँ हुनु हुन्छ तपाईँ तपाईँको गाडी मैले बिहानदेखि भनेको तपाईँ अहिलेसम्म आइपुग्नु भएको छैन हो मैले बिहानदेखि पर्खेको पर्खेकै छु तपाईँलाई यहाँ स्टेसनको यहाँ घुम स्टेसनको यहाँनेर यदि तपाईँले गाडी लानु हुँदैन भने भने पछि भन्नु पर्थ्यो मलाई होइन म पर्खिदिनँ थिएँ तर यसरी नढाट्नु होस् मलाई घरमा कराउँछ आमाले कहिलेदेखि मैले तपाईँलाई पर्खेको तपाईँ आफै हेर्नु होस् त टाइम कति भइसक्यो तपाईँले यदि तपाईँकोमा समय थिएन भने तपाईँले मलाई भन्नु भएको भए हुन्थ्यो नि त मैले अर्कै गाडी भन्थे किन तपाईँले हाउडेमा मलाई यसरी टाइम वेस्ट गरिदिनु भयो मेरो